अब गानामा रुचि जाग्नु भनेको चाहिँ अब सानो नै देखि नै चाहिँ अब मलाई गाउनुको चाहिँ इन्ट्रेस्ट थियो अरे है मेरा आमाबाबुले अझै पनि भन्नुहुन्छ कि म एकदम सानोदेखि नै गाउँथेँ अरे अब त्यो त मलाई थाहा पनि छैन त्यतिखेर म गाउँथेँ कि गाउँथिइनँ तर अब त्यस्तो त केही थाहा चाहिँ छैन मलाई कुन चाहिँ चिजले हो तर है अब मलाई गाउनु चाहिँ सानैदेखिको अति नै रहर छ अति नै रहर लाग्छ पनि अझै नै पनि गाइनै रहेको छु र भविष्यमा पनि गाइनै रहन्छु है र गाउनु भनेपछि चाहिँ मलाई एकदमै खुसी लागेर आउँछ गाउँदाखेरि चाहिँ एकदमै मनबाट खुसी लागेर आउँछ र त्यस कारणले चाहिँ म गाउनेहरू चाहिँ गर्छु र कुनै कुराले कुनै कुराले अब यसतर्फ आकर्षित गरेको भनेको चाहिँ अब एउटा लय हुन्छ नि त्यो गाउनेको एउटा लय हुन्छ एउटा रिदम हुन्छ है एउटा म्युजिक हुन्छ र त्यस्तो कुराहरूले चाहिँ मलाई एकदमै आकर्षित गरेको गाउनुपट्टि चाहिँ किनकि अब नर्मली बोल्दाखेरि मान्छे त अब यसरी नै बोल्छ तर अब एउटा गा गायक भन्नु गाउनु नै एउटा एउटा अब गाउनु पनि एउटा बोल्नु तरिका बोल्नु जस्तै नै हो तर अब गाउनुमा चाहिँ एउटा लय मिसिन्छ है एउटा धुन मिसिन्छ धुन मिसिएपछि त्यसमा एकदम एउटा मिठो मधुर स्वरमा हामीले कुनै पनि कुनै पनि आफ्नो मनका भावनाहरू हामी व्याख्या गर्नसकिन्छौँ है र त्यही कारणले चाहिँ एकदमै मलाई यसतर्फ चाहिँ आकर्षित चाहिँ यो कुराले चाहिँ एकदमै मलाई गाउनुपट्टि चाहिँ एकदमै इन्ट्रेस्ट जगाएको हो अब